ल नयाँ कुरो पकाउनु भनेको उयसको लागि मैले मैले नयाँ कुरो पकाउनु लागि एउटा साथीलाई नै मैले सोध्नु पर्छ र साथीलाई सोधेको बापत मैले त्यो कुरालाई पकाएँ र पकाउँदाखेरि धेरै राम्रो भयो र त्यसको रिजल्ट पनि राम्रो नै थियो जस्तो र बनाउनु भनेर जस्तो अर्डर उयो भनेर सोधेको थियो त्यस्तै बनाएर बादमा त्यसलाई बनाएर धेरै राम्रो भयो र राम्रो लाग्यो मलाई पनि र त्यसको बादमा

अरू कुनै पनि रेसेपीहरू फेरि नयाँ रेसेपीहरू आउँछ त्यसरी नै हामी सर सल्लाह गरेको बापत दुई तिनजना हाम्रो साथीहरू छन् उनीहरूलाई बातचित गरे बापत हामी उसलाई त्यो चिज कसरी रेसेपी त्यो रेसेपीलाई हामी बनाएर निकाल्ने भन्ने हामी तयार गर्छौँ र तयार गरेको अनुसार नै हामी त्यसलाई फेरि रेडी गरेर हामी त्यसलाई बनाउँछौँ बनाएको बादमा नयाँ कुरो पकाउन धेरै नै मजा लाग्छ र धेरै साथीहरूकोसम्म सम्म बातचित गरे बापत हामी नयाँ कुरो रेसेपीहरू नयाँ रेडी गराउँछौँ र त्यो रेडी गरेको अनुसार हामी पहिला त्यसलाई रेडी गरेर बनाउँछौँ बनाएको बादमा हामी पहिला त्यसलाई टेस्ट गर्छौँ टेस्ट गरेको बादमा टेस्ट कस्तो आयो नुन कस्तो लाग्यो भन्ने कुरो हामी फेरि त्यो सर सल्लाह गरे गरेर हामी त्यसलाई रेडी गरेर चलाउने छौँ